मैले भर्खर तपाईँको रेस्टुरेन्टबाट दुध मगाएको थिएँ र त्यसमा अझ म ब्रेड थपौँ भनेको अनि त्यो ब्रेड राम्रो होला है किनभने पहिलादेखि मैले तपाईँको दोकानबाट लिइरहेको छु तपाईँको रेस्टुरेन्टबाट अनि अहिलेसम्म त तपाईँले अब राम्रो दिनु भएको छ मेरो नानीहरूको लागि मैले मगाएको हो अनि तपाईँले सायद राम्रै पठाउनु हुन्छ होला अनि त्यसमा म यो दुधमा ब्रेड पनि थप्न चाहन्छु